बुढापाका जति पनि पहिला हामीले देख्नुमा हेर्नुमा हो र ऊ यसमा आफुले देखेको अनुसारमा हेर्नु हो भने चाहिँ उहाँहरूले जस्तो दुखः कार्जेमा बेलुका आएर तासहरू खेल खेलथ्यो उहाँहरूले क्यारम बोर्ड खेल्थ्यो र आहिले पनि उहाँहरू अहिलेका बुढापाकाहरूले पनि त्यो गेमहरू खेल्छन् रमी खेल्छन् ट्वेन्टी नाइन भन्ने खेल्छन् के अरे साइडलहरू यसरी पनि खेल्छन् र यसमा स्पोर्ट्समा पनि कतिवटा कुरोहरू भेटेरन टिम बुढापाकाको टिमहरू एउटा फुटबल म्याचहरू राख् राख्छ त्यसमा पनि उहाँहरूले त्यो पनि अहिले म्याचहरू पनि खे खेल्छन् अहिले पनि र अहिलोको बुढापाकाहरू र पहिलाका बुढापाकाहरूमा अलिकति चेन्जेस चाहिँ त्यही हो पहिलाकोहरू ले त्यो गऱ्थ्यो अहिलेकोहरूले चाहिँ अलिकति चेन्जेस ल्याएर यही रमीहरू हो यस्तोहरू चाहिँ अहिलेसम्म पनि हाम्रो बुढापाकाहरूले र राम्रो राम्रो कुराहरूको उदाहरण पनि दिन्छन् उहाँहरूले